र हाम्रो क्षेत्रमा प्रमुख धर्महरू भनेको हिन्दू धर्म किराँत धर्म बौद्ध धर्म ख्रिस्टान धर्म यी धर्महरू छन् र हाम्रो क्षेत्रमा पाँच किलोमिटर परी सोमबारे डाँडा भन्छ त्यो क्षेत्रमा आदिवासी समुदायहरू बस्छन् बहुसङ्ख्यामा र जुन हाम्रो क्षेत्रमा राई लिम्बू गुरुङ मगर शेर्पा तामाङ यी जातिहरू बस्छन् र हाम्रो क्षेत्र सबै जातिहरू भएको क्षेत्र हो र धर्म पनि आफ्नो आफ्नै हुन्छन् र आफ्नो आफ्नो धर्मको सबै जातिले आफ्नो आफ्नै धर्म अप्नाएका र यहाँ पालन गरेका हुन्छन्